हेलो ए हजुर भन्नुहोस् न ए हजुर अब हामीले त पानीको व्यवस्था गरिनै रहेको छौ होइन म्युन्सिपालिटीमा पानीको दुःख चाहिँ अब क्राइसिस चाहिँ हाम्रो इन्टायर कालिम्पोङमै हो एउटा वार्डलाई मात्रै नभएर हाम्रो इन्टायर कालिम्पोङ नै अब पानीको क्राइसिस त भइनै रहेको छ पहिल्यैदेखिको यो अब अगाडिको आउने कत्तिजना नेताहरूले पनि कत्तिजना अब पोस्टमा बसेपछि बसे पनि अब गर्नु नसकेर र नि अब अहिले हामीले एकदमै कोसिस गरिरहेका छौँ रिसेन्ट चाहिँ अब अहिले हालैमा चाहिँ हामी बिजी छौँ किन भन्दाखेरि हाम्रो यहाँ पहिला पनि हाम्रो तेह्र नम्बर वार्डमै चाहिँ एकदमै बेसी डेङ्गु भएर मान्छेहरूलाई होइन कत्तिजना मान्छेहरू बिमारी भएर एकदमै असुविस्ता भयो त्यसले गर्दा योपालि हामीले डेङ्गुको चाहिँ एडभान्स सर्वे गर्दैछौँ हो र सर्वे गर्न लगाएको छौँ त्यसले गर्दाखेरि हामी त्यसमा पनि बिजी भएर कतिवटा अब अहिले रेनी सिजन छ कहाँ के हुन्छ कहाँ के हुन्छ त्यो चिजहरूमा हामी लागी परिरहेका छौँ त्यो चिजहरूको पछि लाग्दा लाग्दा अहिले हामीलाई अलिकति टाइमहरू मिलेको छैन तर हामीले चाहिँ एकदम पानीको लागि सोचिनै रहेको छ हामीले स्किमहरू बनाइरहेको छ र जग्गा जग्गामा अब हामीले म्युन्सिपाल्टीमा पनि मोस्टली पानी चाहिँ अब हामी दिने भनेर त्यहाँनिर कुराहरू भइरहेछ हाम्रो चेयरमेन सरले भनिरहनु भएको छ होइन अब यो रेनी सिजनहरू सकिएको पछाडि सायद लगत्तै अब यसको पनि कार्य सुरु हुन्छ होला अब हाम हामीलाई चाहिँ अब अफिसहरूमा त्यही कुराहरू चलिरहेको छ अब त्यो पानीको क्राइसिसमा डिस्कसहरू पुरा चलिरहेछ भइरहेको छ मेन चाहिँ त्यो पानीको अब मेन त्यो उसमा नै अहिले रेनी सिजनले गर्दा नि पानी बेसी ठुलो फोर्समा आउँदैछ कि त्यसले गर्दा त्यो पाइप फुटेकोले गर्दा त्यो पाइपहरू पनि रिपेरिङहरू गर्नु छ त्यो बनाएर सबै त्यो रिपेयरहरू गराएर अलिकति टाइम लाग्छ अहिले रेनी सिजनमा त यो कामहरू गर्नुसक्दैन त्यसले गर्दा पनि असुविस्ता भइरहेको छ हुनु त अब यो तपाईँले मात्रै भोग्नुभएको होइन सबै कालिम्पोङले नै भोगिरहेको दुःख हो हामी बुझ्छौँ नि गरिरहेको छ होइन हेरौँ न के कस्तो हुन्छ आउने दिनमा सक्दो हामी कोसिस गरिरहेको छौँ चिन्ता नगर्नुहोस् न पानीको लागि सबै कुरा भइहाल्छ अब टाइम आउनुपर्छ अहिले चाहिँ हामी अलिकति बिजी भइरहेको छौँ ल त्यही भएर चाहिँ अब आउने दिनमा एकदम राम्रो व्यवस्था हुन्छ पानीको